जुन मलाई मन पर्ने नेपाली भाषाको लेखक त मेरै छोरा हो यहाँ रुपेश शर्मा हाम्रो छोरा पर्छ रुपेश शर्मा हो उसले त धेरै धेरै राम्रो कामहरू गर्दैछ र अब पढालेखाको बाट पनि धेरै अब हेल्पहरू पनि धेरै गर्दैछ धेरै राम्रो गर्छ राम्रै घरभित्रैको हो सन्तानको हो रुपेश शर्मा हो धेरै राम्रो काम गर्छ धेरै ज्ञानी छ धेरै बुद्धिमानी छ उसले त कता कता गएर देशको लागि पनि गर्छ अब उसमा पनि हिंड्छ स्कुलमा पनि खटिराखेको छ धेरै राम्रो काम गर्छ धेरै राम्रो छ